हामी चाहिँ रोमन क्याथलिक हो हाम्रो पहिला चर्चमा जान्छ चर्चमा आशिष थाप्छ अनि सिन्दुर सिन्दुर पनि थाप्छ अनि त्यो पिछाडि घरमा जान्छ अनि घरमा उयस हुन्छ बिहाको रित मनाइन्छ अनि खानपानहरू पुरा हुन्छ नाचगानहरू हुन्छ रमाइलो गर्छ मान्छेहरू पुरा खुसी हुन्छ कोही